पहिले पहिले पुरा हेला गर्थ्यो होइन केटीहरूलाई त पुरा एकदम पुरा छुट्याउनु हुन्थ्यो केटीहरूलाई होइन केटा अलदा हो केटी अरू अरू घर जाने भनेर अब पुरा हेला गर्थ्यो एकदम छुट्याउँथ्यो होइन केटा अलदा केटी अलदा हो भनेर तर अ आजकल यो सब अहिले अहिले म हेर्दाखेरि होइन मेरो मेरो आफ्नो गाउँमा हेर्दाखेरि अहिले त्यस्तो छैन होइन अहिलेसम्म एक समानै भन्छ केटा केटी एक समानै भनेर राख्नुहुन्छ होइन कोही पहिले है केटीलाई त अब बोल्नु हो अब अर्को केटा उयो जान्छ अर्कोको घर जान्छ यसलाई पढाउनु हुँदैन भनेर भन्नुहुन्थ्यो होइन यो केटालाई पढ्नु पढाउनुपर्छ केटीहरूलाई पढाउनुहुँदैन अरू केटा एई अरू केटाहरूसँग गइहाल्छ अरूको घर जाने जात हो होइन यसरी हेला गर्थ्यो तर अहिले एक समान छ होइन केटी पढ्छ केटीलाई पढाउँछ होइन केटालाई पढाउँछ होइन तर यस्तो हेला गर्दैन आजकल होइन एकदम सँगै राख्नुहुन्छ एउटै समान सोचेर राख्नुहुन्छ होइन अहिले पुरा एकदम सजिलो भएको छ होइन केटीहरूलाई पहिले अब पहिले भन्दाखेरि अब पहिले भन्दाखेरि अब होइन पुरा एकदम कुट्ने होइन जो पायो त्यसले कुट्दा हुन्छ होइन केही पनि हुँदैन होइन कुट्दा केही पनि भन्दैन तर अहिले कोही केटीहरूलाई पो एकदमै उयो सुरक्षाहरू छ होइन केटीहरूलाई अहिले हात लगाउने लगाउनेबित्तिकै होइन केटीहरूले अहिले गएर पुलिस स्टेसनमा गएर होइन कम्प्लेन कम्प्लेन गर्यो भने अहिले उयो भइहाल्छ उनीहरू पुरा एकदम सेफ छ अहिले है होइन केटीहरूको पहिले त्यस्तो थिएन पहिले एकदम छुट होइन पहिले केटीहरूलाई एकदम जिस्कायो होइन केटीहरूलाई के के के के भन्यो होइन त्यस्तोहरू हुन्थ्यो होइन थुप्रोहरू थियो होइन र के भन्नु होइन यसको अहिले चाहिँ एकदमै सेफहरू हुन्छ होइन केटीहरू समाज चाहिँ थुप्रो अहिले पढ्नु भन्दै पढायो होइन थुप्रैहरू खेलहरू गरायो अहिले जस्तै अहिले इन्दिरा गान्धी होइन पहिले होइन उयोहरू हुन्थ्यो अहिले उयोहरू हुन्छ होइन अहिले सबै एक समानै मानिन्छ होइन केटीलाई अहिले त्यसरी छुट्याउनु हुँदैन अरू जग्गामा मान्ला होइन अरू जग्गा मान्दा तर मैले अहिलेसम्म चाहिँ त्यस्तो देखेको छैन हाम्रो यहाँतिर होइन छुट्याउने अरूतिर छुट्याउँछ होला होइन यो केटी ए यो उयसको हो अरू जात जाने भनेर छुट्याउँछ होला होइन र यहाँ हाम्रो यस्तो यो वेस्ट बङ्गालमा चाहिँ छैन त्यस्तो छुट्याउनेहरू चाहिँ थुप्रै कुराहरू चाहिँ अब होइन चेन्ज भएको छ होइन पहिलाको भन्दा चाहिँ केटीहरूको उयसको लागि चाहिँ सुरक्षाहरूको लागि चाहिँ अहिले थुप्रो सुरक्षाहरू छ पहिले एकदम केटीहरूलाई रेप गर्ने हुन्थ्यो तर अहिले त्यस्तो छैन र त्यसरी हेर्दा किन ए अहिले केटीहरूलाई एकदम पुरा सुरक्षाहरू छ होइन पुलिसहरू होइन पुलिसहरू छ होइन लाग्छ होइन हात लगाउनु भएन हात लगाउनु हुँदैन अब होइन दिँदैन आजकल होइन पहिले हात लगाउँथ्योहरू होइन पुरा एकदम हिर्काउँथ्यो एकदम होइन अहिले अहिले यो ज अहिले यो जेनेरेसनमा त्यस्तो छैन होइन पुरा चेन्ज भएको छ